हाम्रो सहर कालिम्पोङ हाम्रो जुन चाहिँ यो जिल्ला छ यसमा है हामी धेरै धेरै धेरै भरिपूर्ण संस्कृतिले भरिएको छ हामी दसैँ तिहार होली यी सब संस्कृति हामी मनाउँने गर्छौँ हाम्रो जुन संस्कृति छ त्यो सबै हामी चाड पर्व जति पनि छ हामी यो कालिम्पोङमा मनाउँने गर्छौँ हाम्रो यहीँ नजिकै घर जुन चाहिँ हाम्रो मोटर स्ट्यान्ड भनिन्छ त्यहाँदेखि मुनि एउटा हाम्रो मेला टार भनिन्छ है त्यहाँनिर एकदमै हाम्रो चाँड पर्व मनाउँने गर्दछ हाम्रो जुन चाहिँ संस्कृति छ एकदमै ठुलो एकदमै विशाल रूपमा छ हामी दुर्गा पूजा होली दिवाली एकदमै राम्रो पाराले एकदमै हामी मनाउछौँ एकदमै राम्रो लाग्छ एकदमै खुसी लाग्छ एकदमै आनन्द छ र यो जुन हाम्रो चली आउने जुन चाहिँ परम्परा छ यो हामी सधैँ नै चलाइरहेको छौँ र यसरी नै चलिरहने छ भन्ने हाम्रो एउटा आशा छ